यो टेक्नोलोजीले मानिसहरूलाई धेरै प्रबलमहरू गरिरहेको छ अब यङ मान्छेहरूले त जो जो भर्खर भर्खरको हुन्छ नानीहरूले तिनीहरूले त मजाले चलाउनु सक्छ तर बुढा पाकाहरूलाई धेरै कठिन परिरहेको छ धेरै साह्रो परिरहेको छ तिनीहरूलाई अब चलाउनु सकेको छैन टेक्नोलोजीहरू के के आउँछ स्मार्ट वाच के के छ अब चलाउनु सक्दैन बुढा मानिसहरूले अनि त्यो चाहिँ प्रब्लम भइरहेको छ